मलाई नेपाली भाषा बोल्दा त कुनै पनि कठिनाइको सामना गर्नु परेको छैन किनकि मेरो मातृभाषा नै नेपाली

तर लेख्दाखेरि चाहिँ मलाई धेरै कठिनाइहरूको सामना गर्नु परिरहेको छ किनकि लेख्दाखेरि हामीले छोटा इकार बडा ईकार ए कार ओ कार चन्द्र बिन्दुहरू पनि लगाउनु पर्छ र त्यसै कारणले गर्दाखेरि मलाई लेख्नमा अलिकती कठिनाइ हुन्छ यस्को कारण चाहिँ मलाई के लाग्छ भने म सानैदेखि प्राइभेट स्कुल पढेकोले गर्दाखेरि नेपालीमा त्यस्तो फोकस गर्न सकिनँ र तर मलाई नेपाली लेख्न धेरै मन मन लाग्छ र भविष्यमा गएर पनि गएर म नेपाली भाषा लेख्न लेख्नमा सफल हुन्छु भन्ने आसा राख्दछु